जनवरीको महिनामा मकर सङ्क्रान्ति आउँछ त्यति बेला सख्खर खन्डा घर तरुल बन तरुल बन तरुलको टिका लाइदिन्छ अनि सिमलेहरू खान्छ त्यसलाई किन विभिन्न किसिमको तरुलहरू खाइन्छ त्योपछि बैसाख एक गते जो अप्रेल महिनामा हुन्छ बैसाख एक गते हुन्छ नेपालीको न्यु इयर हो त्यसपछि असार पन्ध्र आउँछ असार पन्ध्र चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ ए त्यति बेला दही चिउरा खाइन्छ सबैले धान रोप्ने बेला भएको हुन्छ त्यही कारणले गर्दा धान रोप्नु न नभ्याउनुको कारणले गर्दा सबैले दही चिउरा केराहरू खान्छ अनि सङ्क्रान्ति स साउने सङ्क्रान्तिमा चाहिँ र सबैले मेहेन्दीहरू लाउँछ हातमा मेहेन्दी लाउँछ पहेलो हरियो रातो चुरा लाउँछ अनि त्योपछि तिज आउँछ तिज चाहिँ हाम्रो शिवजी र पारवतीको जुन मिलन छ त्लायसलाई त्यो पर्व पर्व मनाएर आफ्नो स्वास्नीहरूले लोग्नेको लामो उमेरको लागि रातो साडी टिका लाएर चुरा लाएर दिनभरि व्रत बसेर आफ्नो लोग्नेको लामो आयुको कामना गर्छ

दार्जिलिङमा बिशेष गरेर ठुलो प्रोगमहरू अर्गनाइज गरिन्छ जग्गा जग्गामा प्रोग्रामहरूमा ऊ गरेर भाषाको जुन हाम्रो मान्यता पाएको थियो बिस अगस्तको दिन त्यो हरेक साल मनाइन्छ भाषा प्रेमीहरूले कविता बाचन गरेर हुन्छ कि एसे गरेर हुन्छ कि मनाइन्छ त्यसपछि टिका दसैँको दिन हाम्रो टिका लगाइन्छ ठुलोहरूले सानोहरूलाई टिका लाउँछ अनि तिहारको दिन तिहार चाहिँ हाम्रो दिपावलीको दिन मनाउँछ ति तिहार चाहिँ तिहार चाहिँ दिपावलीको दिन अक्टोबर नोभेम्बरको टाइममा हुन्छ दसैँ छिया हाम्रो अक्टोबरको टाइममा हुन्छ